हेलो ओइ नमु सुन् न कस्तो रिस उठिरहेको छ कि मलाई अस्ति एउटा टी सर्ट किनेको नि हो अब्बुई यत्ति घिनलाग्दो त्यहाँ चाहिँ दामी महँगो दाम हालेर किने होइन भरे चाहिँ कलर गएर यस्तो एकखेप धुएर उयो गर्दाखेरि तन्किएर कस्तो घिनलाग्दो कि त्यो दोकानेलाई त म त हेर्नु मन परेको छैन कस्तो घिनलाग्दो कलर नि हो त्यहाँ चाहिँ दामी देखेर त्यहाँ दामी थियो बाहिर झुन्ड्याएको चाहिँ होइन अन्त बाहिर झुन्ड्याएको दामी थियो त्यहाँदेखि चाहिँ मैले होस् हौ यही लानुपऱ्यो त्यो दोकानेले पनि कस्तो दामी छ लानुहोस् न लानुहोस् भन्दै भन्यो कि भरे त मैले अन्त ल्याएर चाहिँ अब लगाएँ नि हो दुईपल्ट लगाएँ हौ दुईपल्ट लगाएर चाहिँ त्यहाँदेखि धुनु पऱ्यो अब भनेको त कलर गएर हो यस्तो काखीतिर रङ सरेर कस्तो घिनलाग्दो भएको नि फेरि कम्ति महँगोमा किनेको होइन पन्ध्र सौमा किनेको टी सर्ट कि त्यस्तो घिनलाग्दो दुईखेप लगाउँदा नै हो एक हप्ता पनि भएको छैन फेरि किनेको कम्ती रिस उठेन त म त त्यो मान्छेलाई त नि त्यो दोकानेलाई त अन्तखेरि चाहिँ त्यस्तो त्यो गरेर चाहिँ त्यो दोकानमा चाहिँ नजानु तैँले त्यो भनिरहन थिइस् नि क्याउ त त्यो दोकान हौ त्यहाँनिर चाहिँ नजानु नि फेरि कस्तो घिनलाग्दो टी सर्ट मन नै परेन अरू बेला त राम्रो राम्रो ल्याएको हुन्थ्यो हौ त्यहाँनिर कि यसपालि चाहिँ कस्तो ल्याएछ ल्याएछ टी सर्टै मनै परेन कलर गएर तन्किएर हो फेरि मिसनमा हालेको थिएँ मैले कि भरे अरूमा सरेछ कलर पनि कस्तो घिनलाग्दो भएर काखीतिर रङ सरेर घिनलाग्दो भइरहेको छ